हेलो सर बोल्नु भएको कस्तो हुनुहुन्छ सर तपाईँ हजुर म नेपालीको टिचर बोलेको नि हजर अब अहिले नानीहरूको उयो सबै राम्रै चल्दैछ पढाइहरू हजुर हजुर अबुइ होइन नि सर मेरो पनि नेपालीको नानीहरू कस्तो डल डलहरू छ तिनीहरूले कम्प्युटरमा क्याच गर्नै सक्दैन कतिजनाले त अन्त आफैलाई पो कस्तो साह्रो पर्छ टिचरलाई पो साह्रो पर्छ स्टुडेन्टलाई भन्दा पनि हजुर त्यही त त्यही त नानीहरूलाई पुरा लस्ट भइसक्यो नि हजुर तर यस्तो नि सर अब नेपालीको नेपालीको टिचरहरूलाई नेपालीकै तिनीहरूलाई बुझाउनु सम्झाउनु कसरी यिनीहरूको मगजमा हाल्नु भन्ने कुरा साह्रो लाग्छ अब तपाईँलाई तपाईँ म्याथको हुनुहुन्छ र तपाईँलाई म्याथकै साह्रो लाग्छ नि मेरो पनि नानीहरू त्यस्तै छ नि कतिजना गाउँ बस्तीको नानीहरूले त जान्दैन हो हजुर

हजुर यो कोबिडले गर्दा त खत्तमै भयो नि नानीहरूको फ्युचरै बिग्रियो अब तिनीहरूको एउटा जुन चाहिँ पढाइको एउटा वे हुन्छ वेभ हुँदै जान्छ त्यतिबेला त यिनीहरूलाई त डिस्टर्ब भयो पुरै हजुर खुल्यो भने त ठिकै छ नानीहरूलाई अब यस्तो नि नानीहरूले त बुझोस् राम्रो गरोस् ठुलो क्लासमा जाँदा यिनीहरूलाई केही अप्ठ्यारो नपरोस् भन्ने जस्तो लाग्छ नि त हामीलाई यसरी पढाउँदाखेरि त अनलाइन पढाउँदा त उनीहरूले पनि कतिवटा कुरो बुझ्दैन हामीलाई पनि पढाउनु कतिवटा कठिन पर्छ यस्तै छ हौ सर अहिले हुन्छ हुन्छ सर फेरि भेटौँ भोलि पर्सी हवस् अँ धन्यवाद